इन्डियामा अब दसैँ दिवाली अन्त छट पूजा तिहारहरू पनि मनाइन्छन् कति नेपलीहरले तिहारहरूम् याइँ मनाउँछन् अन्त कतिले चै अन्त छट पूजाहरू पनि मनाउँछन् अन्त दुर्गा पूजाहरून् मनाउँछन् गणेश चतर्वेदी पनि मनाउँछन् अब यहाँनिर चाहिँ यहाँ चाहिँ धेरै अब मान्छेहरले चाहिँ अब क्रिसमसहरू पनि मनाउँछन् यहाँनिर आधाहरूले क्रिसमस पनि मनाउँछन् अब आधा मात्रभन्दा पनि सबैले ने क्रिसमसहरू मनाउँछन् यहाँनिर चाहिँ